अबो मासिक धर्मको कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो घरमा चाहिँ अब मासिक धर्ममा चाहिँ तिन चार दिन चाहिँ हाम्रो घरमा हामीलाई खानाहरू पकाउनु दिँइदैन है त्यो चाहिँ अब त्यो एउटा धर्मलाई लिएर होइन तर हामीले हामीलाई चाहिँ अब रेस्ट चाहिन्छ त्यस त्यति बेला चाहिँ हाम्रो जिउहरू कमजोर भएको हुन्छ मानसिक स्थिती पनि हाम्रो त्यति बेला राम्रो हुँदैन भनेर चाहि हामलाई रेस्ट दिइन्छ है र त्यो त्यही त्यो चार दिन चाहि हामीले हामीलाई हामी किचनमा पस्दैनौँ खानहरू पकाउँदैनौँ है त्यो त्यस समयमा चाहिँ घरका घरका अरू सदस्यहरूले खानाहरू बनाइदिन्छ हामीलाई दिन्छ पौष्टिक खानाहरू दिन्छ है र त्यो त्यो चाहिँ हाम्रो घरमा पालन गरिन्छ र साफ सफाईको कुरा गर्नु पर्दा अब अहिलेको समयमा थाङ्नाहरू युज गर्ने कुरा आएन है कपडा युज गर्ने कुरा होइन अहिले त सेनेटिरी नेपकिनहरू छ हामी त्यही नै युजहरू गर्छौँ है र जागरुकता प्र प्रयाप्तै छ पहिलाको जस्तो छैन पहिला पो थाङ्ना लाइन्थ्यो है अब त्यो जागरुकता पनि थिएन साफ सफाई कसरी राख्नु पर्छ भन्ने थिएन तर अहिले त यो के भन्छ टिभीको माध्यमबाट के अरे मिडियाको माध्यमबाट पनि सबै नै जागरुक भइसकेको छ र सबै नै स्वास्थलाई ध्यानमा राखेर नै सबै नियमहरू पालन गरिन्छ